ए सुन्नुहोस् न दाजु मैले तपाईँको इन्स्टाग्राममा पेज देखेको थिएँ कि पेज है यो ए तपाईँ कस्तो कस्तो सुज सेल गर्नु हुन्छ होला ए यो सुज चाहिँ तपाईँको फरेनको हो कि इन्डियाको हो कि

हजुर ए प्राइज रेन्ज चाहिँ कति होला हजुर हजुर आम्म चौध हजार त दाजु लाउनु सक्दिनँ नि हौ औकात छैन नि त्यत्रो किन्ने त मलाई चाहिँ मेरो लागि होइन कि यहाँ हाम्रो के पो रेन्टमा बस्ने भाइको चाहिँ खुट्टा फ्याकचर भइरहेको छ कि उसको लागि चाहिएको सुज त पाउँछ होला नि होइन इन् इन्जर्ट मान्छेहरूको लागि उसको साइज फोर्टी फोर्टी हो ए उसको चाहिँ जुन चाहिँ त्यो सोल छ नि सोल एङ्कलको त्यहाँनिर चाहिँ हल्का त्यो हड्डी उठेको छ कि लाइक त्यो भाँच्चिएको छ नि त ए होइन एमरजेन्सी परेको थियो कि त्यो हस्पिटल जाँदा चाहिँ त्यो खाली बेयरफुट नआउनु भनेको छ कि जुत्ता लगाएर आउनु भनेको छ अन्त नर्मल जुत्ता जुन चाहिँ दिएको छ त्यो त उसले लाउनु सक्दैन किनभने अब खुट्टै ड्यामेज भएपछि जुत्ता कसरी लाउनु सक्छ अन्त त्यही तपाईँको को नि हजुर हजुर हजुर हजुर खुट्टाहरूमा अलिक त्यो उयो के पो त्यो उयो नै छ त्यो प्लासटर नै छ साइज चै अन्त उसको खासमा एक्चुयलमा थर्टी सिक्स हो कि तर मैले बडाएर फोर्टी भनेको त्यो साइजको लागि चाहिँ फोर्टीहरू लगायो भने चाहिँ हजुर प्लासटर छ नि त एकै दिनको डेलिभर हुन्छ ए हजुर प्राइज रेन्जहरू अलिक मिलाइदिनु हुन्छ होला नि है हजुर दुई हजार भन्नुहोस् हजुर हजुर हजुर हजुर हुन्छ दाजु म भोलि तपाईँको मा आएर हेर्छु नि है हजुर यसो मिलाइदिनुस् हुन्छ दाजु हुन्छ भोलि म कन्ट्याक गर्छु नि है आएर हुन्छ धन्यवाद हुन्छ